बहिनी मैले अस्तिको हप्ता है तिम्रोबाट त्यो फुलदानी किनेको थियो त्यो चाहिँ एकदमै राम्रो थियो है राम्रो लाग्यो छिमेकीले पनि धेरै मन परायो कि अब फुलदानी चाहिँ यत्रो दामी पनि है अब अब नेक्स्ट टाइम आउँदा चाहिँ तपाईँले धेरै राखिदिनु हो अलिक अब छिमेकीले पनि लाने रहेछ हो कलरहरू चाहिँ एकदम दामी दामी है अब तपाईँको जुन मैले लागेको थिएँ त्योभन्दा पनि दामी अलिक गह्रुङ्ग गह्रुङ्ग जुन तपाईँको मैले फुलदानी लगेको थिएँ त्यो चाहिँ अब राम्रै थियो बेस्ट नै थियो तर अब अझै लाने चाहिँ मलाई धेरै अब अहिले हालैमा म दसवटा लान्छु आज नेक्स्ट टाइम म आउँदाखेरि चाहिँ अर्को पालि चाहिँ म तपाईँलाई धेरै लान्छु किनकि छिमेकीले पनि धेरै मन परायो फुलदानी चाहिँ अब तपाईँको चाहिँ अलिकति नयाँ अब नयाँ प्रकारको पनि हुनुपर्छ है त्यो चाहिँ तपाईँकोमा छ र अरू पनि छ तर एकदम त्यो चाहिँ यत्ति दामी थियो है मेरो घरको बाबाले चाहिँ धेरै मन परायो अब राम्रो चाहिँ एकदम राम्रो तपाईँले अझै त्यस्तो ल्याइदिनुहोस् है म धेरै लान्छु तपाईँकोबाटै लान्छु अर्को पालि पनि र हेर्नुहोस् मैले भनेको छु त्यो चाहिँ राखिदिनु तपाईँले